मेरो क्षेत्रका विभिन्न धर्म र समुदायका समाचार सञ्चारहरू धेरै असंवेदनशील छन् तिनीहरूले धेरै गैरजिम्मेवारी कामहरू सञ्चारहरू गरिरहेको छ त्यसर्थ ती सञ्चार समाचार सञ्चारहरू धेरै हेल हेल्चेक्र्याइँ गरी गरी आइरहेको छन्